सिङ्गिङ चाहिँ मेरो हबी मात्रै हो अब यसलाई चाहिँ मैले अब प्रोफेसनली लिएको छुइनँ र मैले अब कुनै अब उइस क्लासहरूतिर अब क्लासहरू बसेको छुइनँ अब सिङ्गिङको चाहिँ त्यहीकारण अब मलाई चाहिँ अब क्लास अब एस उएसहरूको चाहिँ अब प्रोफेसनल यो हबीको चाहिँ मलाई चाहिँ अब केही मिलाउनु पर्दैन